आजभोलि परिवारमा पुरुष र महिलाको भूमिका समान रहेको छ पहिला पहिला पुरुषले बाहिर काम गरेर पैसा कमाएर परिवार पाल्ने काम गर्थ्यो भने महिलाले घरको सम्पूर्ण दायित्व निभाउने गर्थ्यो तर बिस्तारै समान परिवर्तन हुँदै गयो एक एक्लो पुरुषले कमाएको सम्पत्तिमा घर ढाल्न पुगेन त्यसैले महिलाहरू पनि रोजगारको क्षेत्रमा अघि बढे फेरि महिलाहरू शिक्षित भएपछि आफूलाई चार दिवारी भित्र रख्न चाहेनन् यही प्रकार यही प्रकारको भूमिका वि विकसित भएको हो